मलाई सिलगढी जानु जाने मेरो काम थियो अनि विशेष गरी अन्त ड्राइभर चाहिँ अब यति राम्रो रहेछ नम्र व्यवहारको रहेछ अब मलाई जुन ठाउँ जानु पर्ने थियो अनि मलाई थाह थिएन त्यो जग्गा है अन्त त्यो जग्गा थाह थिएन अनि त्यो जग्गा चाहिँ उहाँले एकदम राम्रोसँगले पुऱ्याइदिनु भयो अब बानीबेहोरा पनि अब एकदमै राम्रो रहेछ मैले सोचेको भन्दा पनि बढ्ता है राम्रो चालक चाहिँ राम्रो भेटाए अनि मैले त्यो जग्गा चाहिँ मेरो फर्स्टचोटि थियो अनि सिलगढी चाहिँ फर्स्टचोटि थियो म गएकै थिइन मलाई त्यो बाटोहरू पनि थाह थिएन अनि जग्गाहरू पनि कुन जग्गा अब झर्नु पर्ने अब त्यो जग्गाहरू पनि मलाई थाह थिएन तर एकदमै ड्राइभरले नै मलाई है गाइड गर्दै लोगेको थियो अनि उहाँले एकदमै उहाँको बोली वचन एकदमै राम्रो थियो अनि उहाँले जुन ठाउँ म जानु पर्ने थियो त्यो ठाउँ पनि वहाँले पुराइदिनु भो असलसँगले घुमाएर होइन असलसँगले मैले त्यो जग्गाहरूमा घुम्नु सके अनि त्यो जग्गामा मैले रमाइलो गर्न सके अनि त्यो जग्गा पनि एकदमै राम्रो रहेछ अनि ड्राइभरले पनि मैले भनेको जस्तै उहाँले पनि गरिदियो अब भनेको जस्तो ठाउँमा उहाँले पुऱ्याइदिनु भयो अनि भनेको जस्तो जग्गाहरू असल असल जग्गामै उहाँले घुमाउनु भयो एकदमै म ड्राइभरलाई चाहिँ एकदमै धन्यवाद पनि दिन्छु कारण उहाँले चाहिँ मेरो मैले सोचेको भन्दा बढ्ता उहाँले मलाई एउटा असल सँगले चाहिँ उहाँले मलाई डोहोऱ्याएर त्यो जग्गाहरूमा पुऱ्याइदिएको छ अनि त्यो जग्गामा मैले धेरै है राम्रोसँगले घुम्न सके अनि त्यो जग्गामा चाहिँ यति धेरै है मैले नयाँ नयाँ कुराहरू पनि देख्न सके अनि त्यो जग्गामा त्यो ड्राइभरले नै है मलाई त्यो जग्गाहरू कुनाहरू सबै जग्गाहरू चाहिँ उहाँले घुमाइ दिनु भयो नम्रसँगले बोली वचन एकदमै राम्रो थियो अनि उहाँको व्यवहारहरू पनि एकदमै राम्रो थियो अनि त्यो ड्राइभरमा हुनुपर्ने नम्रता मैले त्यो ड्राइभरमा देखेँ अनि सहनशीलता देखेँ अनि हरेक कार्यहरू मैले जे जे है मैले जे जे चाहिँ अब त्यहाँ गर्नुपर्ने थियो किन्नु पर्ने अनि जे जति म जुन जुन ठाउँहरूमा जानु पर्ने त्यो सप्पै ठाउँहरू पनि त्यहाँ जानमा उहाँले सहायता गर्दै थियो अनि एकदमै राम्रो लाग्यो ड्राइभरलाई धन्यवाद पनि दिन चाहन्छु कारण उहाँले मलाई त्यो अन्नोन जग्गामा होइन घुम्नमा सहायता गऱ्यो असलसँगले लोगि दियो अनि असलसँगले नै म परिवारमा पनि फर्केर आउन सके धन्यवाद दिन चाहन्छु